हलो यो दाहाल स्टेसनरी हो हजुर मलाई मेरो साथीको लागि नि गिफ्ट चाहिएको थियो कि तपाईँहरूकोमा के के अप्सन्सहरू छ होला बर्थडे गिफ्टको लागि चाहिएको थियो कि हजुर त्यसको लागि के के होला अप्सन्स मलाई भनिदिनुहोस् न अलिक डिटेल्समा हजुर हजुर यसको प्राइसहरू चाहिँ कति जस्तोमा पर्छ होला अलिकति लो बजेटमै बनाइदिनु सक्नुहुन्छ हजुर हजुर अमिलो ससमा चाहिँ के के छ होला हजुर हजुर त्यो चाहिँ कम्बोमा हुन्छ त्यसको प्राइस कति पर्छ होला हजुर त्यसमा त्यसमा चाहिँ नि फाइभ थाउज्यान्डको प्याकेजमा चाहिँ बुक्सहरू कतिवटा हुन्छ होला हजुर तपाईँले जस्तै तपाईँहरूकै स्टेसनरीबाट नै भन्नुभयो नि यो कम्बो प्याक छ भन्दा फाइभ थाउज्यान्डको कम्बो प्याकमा चाहिँ कस्तो कुन साइजको बुक हुन्छ र कतिवटा हुन्छ होला त्यसमा टोटल बुक्सहरू चाहिँ कतिवटा हुन्छ जम्मै इनक्लुड गर्दा चाहिँ ए हुन्छ मलाई अलिकति डिस्काउन्ट गरिदिनुहोस् न त्यसमा त्यो फाइभ थाउज्यान्डकोमै कि डिस्काउन्ट मिल्छ भने गरिदिनुहोस् न हुन्छ हुन्छ थ्याङ्क यु